हाम्रो राज्यको शिक्षा प्रणालीमा नेपाली भाषाको भूमिकाबारे बोल्न पर्दा नेपाली भाषाले मान्यता त पाएका छन् त्यस मध्ये पनि नेपाली भाषा लाई हामी फर्स्ट ल्याङ्ग्वेजको रूपमा लिन्छौैँ त्यस पछि अन्य कम्पिटिटिभ इक्जाम्सहरूमा पनि नेपाली भाषा प्रयोग गरिने गर्छ साथै नेपाली भाषामा पनि हामी बोर्ड इक्जाम दिन सक्छौँ त्यस पश्चात् नेपाली भाषालाई हाम्रो राज्यमा अरू भाषाहरू मध्येमा मध्ये नेपाली भाषालाई पनि प्रथम दर्जा प्रथम स्तरको दर्जामा हामी राख्न सक्छौँ नेपाली भाषाको मूल्याङ्कन यस प्रकार छन्